घरको द्वार वरिपरि गोबर र पानी फिटेर छर्किनुको कारण चाहिँ तपाईँको झारहरू नपलाओस् किराफटेङ्ग्राहरू नआओस् साँपहरू नआओस् भनेर हो र अझै गोबरले लिपेको छ भने घर वरिपरि मजाको स्वच्छ देखिन्छ झारहरू पलाउँदैन झार पलाएको छ भने पनि त्यसले मजाले लिप्दाखेरि छोपिन्छ अन्त राम्रो देख्छ सुन्दर देख्छ अन्त मेन कारण चाहिँ यो तपाईँको किराफटेङ्ग्रा नआओस् घरभित्र साँपहरू नआओस् त्यही हो मेन रिजन चाहिँ